नमस्कार छ मलाई यस एउटा जग्गा सुनेको छु म कालचिनीको कुन चाहिँ एउटा हिस्टोरिक प्लेस छ त्यसमा चाहिँ हामी घुम्नुसक्छौँ तपाईँ बताइदिनु होस् त कुनै एउटा हिस्टोरिक जग्गा कालचिनीमा म वहाँ दार्जिलिङदेखि भनेको

हजुर हजुर

हजुर

हजुर अँ

हुन्छ नि गाइडको पैसा कति लाग्छ अन्त मेरो बजट छ हजार रुपियाँ घुम्नुको लागि हजार रुपियाँले हुन्छ होटल पुग्नु कति लाग्छ हजुर

अन्त जग्गा पनि दामी छ घुम्ने जग्गा हिस्टोरिक हुन्छ हुन्छ हजुर हजुर हुन्छ हुन्छ हुन्छ भेटौँ ल